हजुर हजुर हिस्ट्रीमा त अब धेरै रुचि नै थियो है भन्नु अब भन्नु पर्दा चाहिँ अब यो के भन्छ अकबर चाहिँ मेरो फेभरेट हो है उहाँले चाहिँ अलिकति प्रभावित पारेको थियो मलाई उहाँको कहानीले उहाँको इतिहासले है उहाँ चाहिँ एकदमै धेरै राम्रो मान्छे पनि हुनुहुन्थ्यो अनि उहाँ चाहिँ एकदमै अब म्युजिक लभर है सङ्गीत प्रेमी अनि एकदमै मान्छेहरूलाई एकदमै इज्जत गर्ने उयो है मान्छेहरूलाई अब इज्जत गर्ने हजुर थियो अनि उहाँको शासनकालमा चाहिँ उहाँले अब उहाँ उहाँले अब प्रजाहरू पनि धेरै खुशी नै थिए थिए अब उहाँ उहाँ राजा हुँदा चाहिँ हजुर अनि हजार यति नै भन्न चाहन्छु उहाँको विषयमा